हजुर हामीले कलेजबाट जुन चाहिँ पद यात्रा गरेका थियौँ त्यहाँ हामीले राम्रा राम्रा फोटोहरू खिचेका छौँ खाजा खाने खाजा खाने समयको फोटोदेखिको लिएर हामी कस्ता कस्ता साथीहरूसँग गएका थियौँ साथीहरूको त्यो फोटोहरू लिएर मैले चाहिँ इन्स्टाग्राममा होइन सोसियल मिडियामा पोस्ट गर्नु चाहिँ मलाई मनपरेको थियो तर त्यस्तो गर्नु दिनु भएन कलेजबाट त्यसैले मैले खाली फोटो खिचेर चाहिँ मेरो मोबाइलमै मोबाइलसम्म मात्रै मेरो शिक्षि मेरो सीमित रहेको चाहिँ छ